मलाई लाग्दछ कि हाम्रो नेपाली भाषालाई संस्कृत र अङ्ग्रेजी भाषाले धेरै प्रभावित गरेका छन् किनभने संस्कृत शब्द र नेपाली शब्द धेरै मेलजुल खाने भाषा हो अनि नेपाली भाषा बोल्दा संस्कृत भाषा प्रयोगमा आइहाल्दछ जस्तै संस्कृतको जल शब्दलाई हामी प्रयोग गर्दछौँ अनि टेबल सर्ट पेन क्लास पेन आदिजस्ता अङ्ग्रेजी शब्दहरू पनि हामी प्रयोग गर्ने गर्दछौँ हिजो आज त नेपाली बोलाइमा पनि बिचबिचमा हामी अङ्ग्रेजी शब्द हाल्ने गर्दछौँ नेपाली बोल्दा बोल्दै अङ्ग्रेजी बोलिपठाउँछौँ नेपालीमा बात गर्दा पनि अङ्ग्रेजी शब्दहरू एकदमै अटोम्याटिक प्रयोगमा आइहाल्दछ